सन्द्या म त बजार जाँदैछु तिमी जान्छौ हेर न हिजो मैले एउटा कुर्ती ल्याएको कि त्यो कुर्तीको त एकखेप धुदै रङ पनि जाँदो रहेछ भएन लगाउँदा पनि कम्फर्टेबल पनि छैन प्लस त्यो त्यो भुवाहरू उठ्दा रहेछ मलाई त मन पनि परेन त्यो कारण म फर्काउनु जाँदैछु बजार एक्लै भएँ कि तिमी पनि हिँड ल अन्त त्यो जाउँ ओ भाइ हिजो मैले तिम्रोबट यो लुगा लेर गएको थिएँ नि यो लुगा त यति नराम्रो रहेछ एक खेप धुदै रङ गयो त फेरि भएन भुवै भुवा उठिरहेछ त किन यत्ति नराम्रो लुगा त्यति महँगो दाममा दिएको अब त तिम्रो दोकानबाट म कुनै किसिमको केही लुगाफाटा पनि लाँदिनँ अब अलिक राम्रो सामान राखे पो सबैले किन्छ तर तिमीले त यत्ति नराम्रो सामान दिएछौ मलाई दाम चाहिँ महँगो गऱ्यौ यो एकदमै राम्रो छ यो लानुहोस् यो लान् यो राम्रो छैन यो नलानुहोस् भन्दै राम्रो नराम्रो छुट्ट्याइबस्यो भरे लास्टमा मलाई त नराम्रो लुगा पो दिइपठाएछौ मेरो यो लुगा फर्काइदेउ यसको बदली त म कि चाहिँ म पैसै लान्छु होइन भने मलाई राम्रो लुगा देखाइदेउ त्यो जत्ति मैले यो लुगामा दाम हालेको छु तेत्ति दामको चै मलाई अलिक राम्रो लुगा दिन्छौ भमने देउ हैन भने चै मेरो पैसा फर्काइदेउ मलाई त लुगाम् मन परेन कुर्ती पिनि राम्रो छैन रङ पुनि राम्रो छैन तेस्को भएन तेस लाउँदा पनि टाइट खालको भइदियो मलाई त मन पनि परेन के के गर्नु के नगर्नु भइरहेछ अन्त फर्काउनु ल्याको जसरी पनि तिमीले फर्काउनै पर्छ म एक्लै पनि आएको छुइनँ साथी लिएर आएको छु किनभने तिमीले लुगा राम्रो छैन भनेर मैले भन्यो भन्छौ होला त्यही भएर साथीले पनि हेरेर आएको अन्त साथीले पनि हेरेको उसलाई पनि यो लुगा मन परेनछ र त्यो लुगा चाहिँ मलाई मेरो फर्काइदेउ म चाहिँ यो लुगा लाँदिनँ जसरी भए पनि मेरो मलाई अर्कै लुगा देउ या मेरो पैसा देउ अबदेखिन् म न तिम्रो दोकानमा आउँछु न केइ लुगाहरू किन्छु राम्रो समान राख राम्रो मान्छेहरू आउँछ रामरी किन्छ आफुलाई पनि नोक्सान हुँदैन किन्नेलाई पनि नोक्सान नहोस् किन्नेले पनि त राम्रो चिज नै त हेर्छ पैसा हालेपछि नराम्रो त उनीहरूले कहाँ हेर्छ त्यही भएर राम्रो समान राख्नु रा महँगो बेच्छौ त राम्रो समान राख हैन भने चाहिँ यस्तो सस्तो लुगामा त्यति बेसी दाम हामी दिनु पनि सक्दैन यस्तो लुगा म लाउँदिन पनि मेरो लुगा चै फर्काइदेउ